यस अब पृथ्वीबाट पृथ्वी भन्दा पनि हाम्रो यो उयसबाट निकाल्दै गरेको जत्ति पनि सामानहरू छ चिजबिजहरू छ जस्तै तेलहरू भयो पानीहरू भयो रुखहरू काट्दै छ अन्त हाम्रो चाहिँ यो चाहिँ अब हामीलाई त त्यस्तो असर पर्दैन तर पनि अहिले परिरहेको छ गो ग्लोबल वर्मिङ भन्ने भइरहेको छ जसमा चाहिँ अब यहाँ पानी परेपछि परेको परेकै घाम लागेपछि घाम लागेको लागेकै डरलाग्दो घाम लाग्छ त्यस्तो खालको भइरहेछ अहिले नै त्यस्तो असर पर्दैन पछाडि गएर हाम्रो जुन आउने पिँढीहरूलाई चाहिँ साह्रो पर्छ किनभने एउटा सामान जब अब उयो हुन्छ सुरु हुन्छ हामी मान्छे पनि एकपल्ट जन्मेपछि मर्छौँ त्यस्तै हो होइन एकपल्ट त्यो सामान चलाइसकेपछि त्यो बनाउनु साह्रो छ किनभने अहिले मान्छेले रुख काट्छ म देख्छु तर त्यो रुख रोप्दैन क्या त्यो सक्यो पछि एकपल्ट सक्यो पछि सक्यो त्यो फर्केर आउँदेन जस्तै अब तेलहरू पनि सकिन्छ छिट्टै सकिन्छ यस धर्तीबाट त्यसपछि के भन्दाखेरि अब ग्लोबल वार्मिङ त भई ने रहेछ पछि गएर ग्लोबल वार्मिङ नै बढेर अब के डरलाग्दो हुनुसक्छ अनि सकिन्छ अब अहिले नै यस्तो भइरहेको छ पछाडि गएर अब यो उयसले गर्दा कारणहरूले गर्दा हाम्रो आउने पिँढीहरूलाई चाहिँ बहुत साह्रो पर्छ बाँच्नु सक्दैन जस्तो लाग्छ मलाई चाहिँ